कलाकारहरूलाई चाहिँ आफ्नो कला देखाउन चाहिँ कुनै स्टेजमा अब कुनै प्लेटफर्ममा जानुपर्ने अब पर्दैन है आफ्नो अब अनलाइनद्वारा नै धेरै आफ्नो अब कलाहरूलाई हामीले प्रदर्शन गर्ने गर्न सकिन्छ जस्तै अब हामीले राम्रो भिडियो बनाएर अब फेसबुक युट्युबमा हाल्यौँ भने अब त्यही आफ्नो कलाहरूले सब कलाहरूलाई सबैले हेर्छन् अनि अब आफ्नो अब प्रत प्रतिभा चाहिँ अब देखाउने अब एउटा मौका पाइन्छ है अनलाइनमा अब हामीले हालेपछि अनलाइन हामीले युट्युब वाट्सएप फेसबुकमा हालेपछि अब सबैले देख्छन् अनि आफ्नो कला राम्रो छ भने हामीलाई अब घरैमा पनि आएर अब सम्मानका साथ अब आफ्नो कला प्रदर्शन गर्ने एउटा अब मौका पनि दिन्छन् अब हामी टाढा जाइबस्नु पर्दैन आफ्नो अनलाइन अब राम्रो भिडियो बनाएर हाल्यो भने पनि अब मनिसहरूले हेरेर पनि अब मनपराई दिन्छन् अनि राम्रो छ भने अब हरेक कुरा हरेक प्रतियोगितामा अब हामीले भाग लिन पनि सक्छौँ आफ्नो अब त्यो अनलाइन हालेको भिडियोलाई हेरेर पनि त्यही कारणले